हजुर मसँग खाना बनाउँदाखेरि एकपल्ट प्रकोप भएको छ किनभने मैले कुकर त हमेसा नै चलाउने गर्थेँ तर त्यो दिन चाहिँ दाल बसालेर कुकरमा पानी कम्ती हुनाको कारणले गर्दाखेरि त्यो दालको पानी सुक्ने सुकेर म दोकानतिर जाँदाखेरि त्यो कुकरलाई बसालेर त्यत्तिकै म छोडेर गएछु है दोकानमा मान्छेको भिडको कारणले गर्दाखेरि म कुकर बसालेको बिर्सेन बिर्सेछु त्यसले गर्दाखेरि कुकरको पानी कहिले सुकेर सिलिङभरि उछिटिएर यताउत्ति उछिटिएर है अन्त घरको छानाभरि लागेर छाना नै उड्ने गरेर त्यस्तो भएको कारणले गर्दाखेरि अहिले त म कुकरमा धेरै कुकरको कुकरमा काम गर्दाखेरि जबसम्म खाना नपाकुन्जेल म त्यहाँ कुकर रुँगेरै बस्छु रुङ्नुको कारण चाहिँ किन भन्दाखेरि पहिला पनि मलाई त्यस्तो भयो कुकर पड्केर है त्यसले गर्दाखेरि जबसम्म खाना पाक्दैन तबसम्म म त्यहाँ बसेर दुई तिन सिटी लागेपछि नै म खाना रेडी गरेर मात्रै म दोकानतिर जान्छु